मलाई एउटा गीत नेपाली चाहिँ हामी प्रजिनाले गाएको धेरै मनपर्छ र म चाहिँ यो गीत चाहिँ अब सधैँ नै गाइबस्छु एता उता गर्दा जहीँ पनि जाँदा मुखमा चाहिँ आइबस्छ यो गीत